र अहिले खाना बनाउनु भन्दा कारण चाहिँ कुकिङ गर्नुको उयसमा चाहिँ उद्देश्यमा मैले धेरै पनि सङ्घर्ष गर्नु पर्यो र पहिला खाना पकाउनु मलाई धेरै इच्छा लाग्थ्यो र इच्छा लाग्दा अनुसार म अलि अलि पढेँ बापत त्यहाँबाट ट्रेनिङ गर्न गएँ कुकको ट्रेनिङ गर्न ट्रेनिङ गरे पछि धेरै राम्रो रिजल्टहरू आएको कारणले गर्दाखेरि खानाहरू बनाउँदाखेरि घरको घरका हाम्रा परिवारले पनि धेरै सपोर्टहरू गरेको बापत म आफ्नो यसमा उत्तीर्ण भएर धेरै राम्रो खानाहरू बनाए र अहिले खाना बनाएको धेरै पनि सबले मन पराउँछन् र उहाँलाई पनि धेरै राम्रो लाग्छ र आज यस्तो उयसमा फेरि पनि त्यस्तो धेरै धेरै खानाहरू बनाउनु र घरको सबले सहायता गर्छ र घरमा पनि हामी यसरी नै खाना बनाएर सबले भएर खाने गर्छौँ र यता उयसमा पनि हामी त्यसरी नै चल्ने गर्छौँ वरिपरि आफ्ना यता बिहा बटुलतिर पनि हामीहरू खाना बनाएर धेरैलाई नै खुवाउने गर्छौँ र धेरै म राम्रो लाग्छ र अहिलेसम्म त राम्रो भइरहेको छ खाना बनाउनु र धेरै राम्रो लाग्छ मलाई